आजकालको नानीहरू चाहिँ बेसी फोन आएर होला त बेसी नै चलाउँछ फोनहरू अनि पहिला त अब ग्राउन्डमा क्रिकेट खेल्ने फुटबल खेल्ने ब्याट ब्याट बल खेल्ने चुङ्गी खेल्ने पिट्टू खेल्ने किङ खेल्ने यस्तै यो के अरे हौ किट किट खेल्ने त्यस्तोहरू खेल्थ्यो पहिलाको मान्छेहरूले अहिलेको नानीहरूले चाहिँ फोनले फोन फोन पायो भने अब खेल्ने बाहिर निस्किने नै सिननै बाहिर निस्किने नै बाहिर निक्सिनु नै मन लाग्दैन फोनले गर्दाखेरि चाहिँ अनि फोन भनेको चिज चाहिँ आँखा दुख्छ बिमारी हुन्छ त्यसले बेसी हेर्यो भने अनिदो हुन्छ अनि अनुहारतिर पनि निस्किन्छ अहिले फोनले गर्दाखेरि चाहिँ त्यस्तो हुन्छ अनि फोन पायो भने चाहिँ लु भित्रको भित्रै फोन हेर्यो एकैचोटि बेलुका निस्क्यो खाना खायो त्यस्तो छ अनि पहिलाको पहिलाको मान्छेहरूलाई चाहिँ अब बाहिर निस्क्यो भने अब जिउ पनि अब अलिक जिउलाई पनि अब अलिक राम्रो हुन्छ खाना खायो अब खेल्नु गयो खाना खायो फोन खेल्यो केही भएन अब त्यो जिउलाई अनि पहिलाको मान्छेहरू चाहिँ खाना खायो खेल्नु गयो जिउलाई अलिक राम्रो हुन्थ्यो राम्रो बनाउँथ्यो अहिलेको नानीहरूले चाहिँ फोन गर्दाखेरि चाहिँ अलिक ऊ यो भएको छ अनि यो फोन भन्ने चिज चाहिँ चाहिँले चाहिँ बिमारी बनाइदिन्छ नानीलाई आँखा दुख्ने टाउको दुख्ने पछाडि बिमारी हुने फोनले गर्दाखेरि अनि चाहिँ खेल्नु खेल्नुलाई बिर्सिन्छ फोन पायो भने खेल्नु बिर्स्यो भित्रको भित्रै भित्रको भित्रै अब भित्रको भित्र पनि बस्नुहुँदैन बाहिर पनि निस्किनुपर्छ हावाहरू खानुपर्छ बाहिरको भित्रको भित्रै बस्नुहुँदैन त्यति साह्रो पनि अनि बाहिरै पनि खेल्नुपर्छ बाहिर पनि निस्किनुपर्छ भित्रको भित्रै बस्नुहुँदैन बाहिर पनि निस्किनुपर्छ